जीवनमा यात्राको क्रममा विशेष गरेर भारतवासी भएको नाताले भारतको राजधानी दिल्लीको यात्रामा प्रायःजस्तो मानिसहरू गएका हुन्छन् र यो देशको राजधानी जहाँ मानिसहरू परिदर्शन गर्न जान्छन् यसरी परिदर्शन गर्ने क्रममा दिल्लीमा भएका जति पनि पर्यटक स्थलहरू छन् त्यो आर्किलोजिकल सर्भे अफ् इन्डिया अन्तर्गत पर्ने हुनाले अनि आफू विद्यार्थी जीवनमा भएको हुँदा विद्यार्थी जीवनमा किताबसित मात्र सीमित भएका ती स्थलहरू प्रत्यक्ष आफ्नो आँखाले हेर्न पाउँदा आफ्नो हातहरूले सुमसुमाउन पाउँदा आफूलाई स्वर्ग भएको स्वर्ग पुगेको अनुभव हुन्छ हामी जब विद्यार्थी थियौँ विद्यार्थी हुँदा इतिहासको विद्यार्थी भएको नाताले भारत देशको राजधानीमा अवस्थित रेड फोर्ट अथवा लाल किल्ला जामा मस्जिद् लोटस टेम्पल कुतुबमिनार यी ठाउँहरूको परिदर्शन गरिसकेपछि निश्चय नै आनन्दले विभोर हुन्छौँ र त्यो ठाउँहरूमा आफू पुग्दाखेरि विशेष गरेर विगतका ती मुगल साम्राज्यका सम्राटहरूले जुन हिसाबले भारत देशमा सौन्दर्यबोधका जति पनि मोनुमेन्ट्सहरू विस्तार गरेका छन् ती विस्तार गरेका मोनुमेन्ट्स देखेर आफू दङ्ग भइन्छ साथसाथै अब देशप्रति उनीहरूले जुन हिसाबले स्थलहरूको पुनर्रचना गरे जुन हिसाबले दिल्ली अथवा इन्द्रपुरी नगरलाई सजाउने काम गरे त्यो स्थलहरूले प्रमाणित गर्छ कि उनीहरूको पनि मुगलहरूको पनि यो देशमा ठुलो योगदान थियो साथसाथै दिल्लीदेखि अर्को राज्य उत्तर प्रदेश जहाँ शाहजहाँद्वारा निर्मित ताजमहल छ त्यो ताजमहल विश्वको सातौँ अचम्भका स्थलहरूमा एक स्थल पर्दछ भनेदेखि जब हामी ताजमहलको परिदर्शन गर्छौँ त्यो परिदर्शन गरेपछि हरेक मानिसहरूले शान्ति र सुकुनको सास फेर्छन् त्यहाँ पुगेपछि आफूलाई सौन्दर्यबोध कला कलात्मक जति पनि शिल्पहरू छ त्यो विम्बहरू प्रतिध्वनित्व हुँदछ साथसाथै हरेक पर्यटकहरू आत्मविभोर भएर रमाउँछन् जब जब साँझ पर्दछन् ताजमहलबाट जुन परिदृश्य देख्छौँ यो आँखाले अलौकिक सुन्दरताको महसुस गर्दछ त्यसले पनि आफूलाई यो ठाउँहरू मनपरेको प्रमाणित हुँदछ